दार्जिलिङ जिल्ला विगत दिनहरू पहिलादेखि नै हामीले हेऱ्यो भने अहिलेसम्मन चाहिँ धेरै चेन्जेसहरू आइसकेको छ परिवर्तन धेरै भइसकेको छ है पहिलाको दार्जिलिङभन्दा अहिलेको दार्जिलिङमा धेरै फरक छ हामीले भन्दा पनि ज्यादा तपाईँलाई पर्यटकहरू जो आउँछ पहिला आएको थियो अहिले पनि आउँछ उहाँहरूलाई नै तपाईँहरूले जानकारी लिनुभयो भने उहाँहरूले नै भन्छ दार्जिलिङ पहिलाभन्दा धेरै बदलिएको छ अहिले त्यो पहिलाको जस्तो खुल्ला हिँड्ने जग्गा खुल्ला जग्गाहरू त्यो सब हटिएर अहिले एकदम साँघुरो एकदमै भिड बिल्डिङको भिड छ भनेर पर्यटकहरूले भन्ने गर्छ सो अब के भन्नु समयले मान्छेलाई कमाउने त बनायो तर त्यही ठाउँ एकदमै साँघुरो भएर गएको जस्तो लाग्छ मलाई